हेलो एभ्रिवान म आज एउटा एचएनएम ब्रान्डको एउटा सानो एयररिङ्सको रिभ्यू दिन गइरहेको छु र मैले यो एरिङ्स एचएनएम बान्डबाट मिन्त्रा एपबाट मगाएको थिएँ डेलिभर हुनमा छ दिन लाग्यो तर यसको प्याकेजिङ एकदमै राम्रो आएको छ प्याकेजिङ भन्दाखेरि पनि यसको भित्रको सामान जुन एयररिङ्स छ त्यो एकदमै राम्रो आएको छ र यो एयररिङ्स हेर्दामा सानो देखिए तापनि कानमा एकदम सुहाउँदिलो चटक्क हुने खालको छ र अलिकति धेरै राम्रो सामानले बनिएको छ र यसमा अलिअलि डायमन्ड प्लेटेड पनि छ त यो एयररिङ्स मलाई एकदमै बेसी मनपऱ्यो यसको खास मूल्य बाह्र सय थियो तर मैले यसलाई सेलमा सात सयमा किनेको थिएँ अर्डर गरेको थिएँ त तपाईँहरू पनि यसलाई अर्डर गर्नुहोस् यसलाई अर्डर गरेर तपाईँ पछुताउनु हुन्न त अर्डर गर्नुहोस् थ्याङ्क यू